मैले चाहिँ दिन दिनैँ अब चलाइबस्ने प्रविधिहरूमा चाहिँ एक नम्बरमा आउँछ मोबाइल फोन जो चाहिँ अहिले सब सब मानिसकोमा हुन्छ सब घरमा हुन्छ सब क्षेत्रमा हुन्छ सबभन्दा युज हुने चिज मोबाइल फोन हो होइन अनिखेरि अब यो चाहिँ यो विना अहिले मान्छेको जीविका चल्दैन यो विना अहिले संसार नै रोकिन्छ भनिन्छ होइन अन्तखेरि यसले चाहिँ एक नम्बरमा सबभन्दा मलाई के मदत गर्छ भन्दाखेरि चाहिँ फोन कलहरूमा जस्तो साह्रो गाह्रो भयो भने कसैलाई फोन गर्नु केही इमर्जेन्सीहरू पऱ्यो भने फोन गर्नु यता उति गर्नु अनि यसको दुई नम्बरमा प्रयोग चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ यसको इन्टरनेट फेसिलिटी जसले गर्दाखेरि चाहिँ सब सब चिजमा मदत हुन्छ अहिले घरमा सामानहरू आइपुग्छ होइन सब चिज अहिले फोनले फोनको इन्टरनेटको थ्रुबाट त्यसरी हुन्छ त्यो मात्र होइन म एउटा स्टुडेन्ट भएकाले कारणले गर्दा मेरो फोन चाहिँ सबभन्दा बेसी चाहिँ इन्टरनेट युज युज चाहिँ मेरो एउटा पढ्नु ओर्नु अनलाइन क्लासेसहरू भयो युट्युबबाट पढ्नु भयो त्यसमा भएको एप्सहरूबाट सब अहिले इन्टरनेटको माध्यमबाट मात्र चल्छ होइन फोनमा अहिले कुनै एउटा एप अब हुँदै हुँदैन होला जो चाहिँ इन्टरनेटको बेगर चल्ला होइन अन्तखेरि त्यसले गर्दाखेरि फोन चाहिँ सब भन्दा इम्पोर्टेन्ट अहिले हाम्रो डे टु डे लाइफमा युज हुने मान्छे बस्न नसक्ने सुत्न नसक्ने चिज चाहिँ हाम्रो फोन भयो हो अनि दुई नम्बरमा चाहिँ के हो भन्दाखेरि चाहिँ फेन हो अहिले यहाँ जलपाइगुडी डिस्ट्रिक्टमा चाहिँ अहिले एकदम गरम बढेकाले गर्दाखेरि होइन तिस बत्तिस डिग्री पनि माथि जान्छ अहिले यहाँको वेदर होइन अन्त त्यसले गर्दाखेरि चाहिँ फेनविना अहिले श्वासहरू फेर्नु साह्रो पर्छ दिउँसो गरम हुन्छ होइन फेन छ भने धेरै मच्छरहरू भगाउनुदेखि लिएर भयो एउटा केही गर्नु सक्ने केही गर्नै सक्दैन फेनविना पढ्नु बस्नु सक्दैन केही काम गर्नु सक्दैन गरमले गर्दाखेरि त्यही कारण फेन एक नम्बर फोन पछि युज हुने चाहिँ हाम्रो अहिले फेन हो फेनहरू भयो एसीहरू भयो सब हावा दिने अब उयोहरू चाहिँ सब एकदम युज हुने चाहिँ अहिले यो छ होइन अनिखेरि त्यस पछि चाहिँ के युजहरू हुन्छ भन्दाखेरि चाहिँ हाम्रो फ्रिज युज हुन्छ किनभने अब फ्रिज फ्रिज चाहिँ सबभन्दा अहिले एउटा बेसिक चिज हो होइन एउटा किचनमा खानेकुरादेखि लिएर सब कुरालाई नै अहिले यो अब टेक्नोलोजीको युज हुन्छ अनि यति गर्मी बढिसक्यो होइन ग्लोबल वार्मिङले गर्दाखेरि अहिले पकाएको खानेकुरा पनि आधी घन्टामा गह्नाउने गर्मी बढिसक्यो हो अनि त्यसले गर्दाखेरि सब खानेकुराहरू फ्रेस अनि हेल्दी राख्नुको लागि पनि एकदम फ्रिजको जरुरी छ किनभने स सब्जी सागपातहरू हामी डेली किन्दै ल्याउँदै गर्नु सक्दैनौँ छिन् छिनमा होइन हामीले अब हप्ताभरिको सामानहरू किनेको हुन्छौँ त्यसलाई अब हामीले हप्ताभरि महिनाभरि फ्रिज गर्नुको लागि युज गर्नुको लागि अहिले फ्रिजहरू आइसक्यो होइन अब फ्रिज मात्र होइन अहिले त डिप फ्रिजहरू पनि आइसक्यो जसमा अब हामीले मासु मांसहरूसम्म पनि हामीले महिनौँ महिनौँसम्म राखेर चलाउन सक्छौँ हो अनि फ्रिज पनि एक नम्बरमा अब युज हुने एकदम डे टु डे लाइफमा त्यो विना अब त्यो चल्दै नचल्ने एउटा चिज त्यो हो होइन अनि अर्को कुराहरू चाहिँ के छ भन्दाखेरि चाहिँ आइरनहरू भयो त्यस्तो आइरन पनि एउटा नेसेसिटी हो सबभन्दा इम्पोर्टेन्ट नेसेसिटी हो आइरन छ भने होइन अहिले आइरनविना अफिस स्कुलहरू जानु सक्दैन अफिस स्कुल मात्र होइन कोही पनि एउटा लुगा कचाक् कुचुक् लगाएर त हिँडेर जाँदैन कोही पनि होइन त्यसले गर्दा एउटा होइन लगाई लगाई पगाइको लागि पनि आइरन भयो अनिखेरि वाटर हिटरहरू पनि पुरा युज हुन्छ किनभने जति नै गर्मी भए पनि पानी चिसो खाँदैन यहाँ होइन अन्त त्यही पानी पनि बोइल गरेर मात्र खानु सक्छ अहिले किनभने एकदम अहिले सिजनहरूको चेन्जेस हुँदैछ अनि त्यसले गर्दा पनि वाटर हिटर चाहिँ हामीले एकदम ब्रोइलरहरू युज गर्छ अनि त्यो पानी सेलाएर खान्छ हो अनि अर्को कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ चार्जर पनि भयो फोनसँग चार्जरहरू पनि आउँछ त्यसले गर्दाखेरि चार्जरहरू भयो हामीले होइन त्यहाँबाट हिटर हिटरहरू भयो त्यहाँबाट अहिले त त्यो मात्र होइन अब साउन्ड बक्सहरू भयो अब डे टु डे लाइफमा हामीले इन्टरटेन्मेन्टहरूको लागि युज गर्ने चिजहरू पनि होइन अनिखेरि टिभी पनि आउँछ टिभी भयो टिभी त झन् अब सबको घरमा हुन्छ चलाए पनि नचाहिए पनि नचलाए पनि होइन टिभी त चली नै रहेको हुन्छ घरमा अनि यो सब चिजहरूले चाहिँ अब हाम्रो जिन्दगीमा डे टु डे लाइफमा एकदम इम्पोर्टेन्ट रोल खेल्छ र अब यस पछि हामी यो बि बगेर अहिले समय पनि साह्रो छ होइन अन्त यही चिजहरू चाहिँ एकदम डे टु डे लाइफमा हामी युज गर्ने चिज चाहिँ अहिले मेरो चाहिँ यतिहरू नै हुन्